लकडाउनमा त हाम्रो अब टी गार्डन हो बगान पनि बन्द भएर धेरै असुविधा भएको थियो अनि हामी घरमा अब पकाउनु त के पकाउनु र बाहिर निस्किनु पाउँदैन थियो त्यसै पनि घरमा एकजनालाई अब कोरोना भएर हस्पिटल लगेको थियो हामीलाई त अब बाहिर निस्किनु पनि दिन्थेन त्यही कारण चाहिँ हामी अब घरमा अलिअलि खानापिना बनायो खायो कोही बेला थुक्पाहरू मोमोहरू बनाएर खान्थ्यौँ हामीले अन्त अब गभर्मेन्ट जब गर्नेहरूको त अलिक सजिलै भयो हामी जस्तो बगानमा काम गर्नेहरूको लागि त धेरै साह्रो पऱ्यो धेरै साह्रो पऱ्यो लकडाउनले त कतिजना मान्छेको ज्यानै पनि त गुम्यो धन्न अब हाम्रो गाउँमा चाहिँ त्यस्तो केही भएन बिमारी भएर लगे पनि तर अब जाती भएर ल्याउनसक्यौँ मेरो पनि स्वयम् घरमै लक् उयस कोरोना भएर लगेको थियो र अब जाती भएर राम्रोसँगले ल्यायौँ घरमा लकडाउन चाहिँ अब राम्रोसँगले बितेन एकदमै अब दुःख टाइपले नै बित्यो लकडाउन चाहिँ